म आफ्नो आँगनमा रोपेको बिरुवा रुखहरू धेरै राम्रो प्रकारले पलाएर आएको छ र धेरै त्यो रुखहरू बढ्दै गइराखेको छ र धेरै बढेर त्यो रुख बिरुवाहरूबाट हामीले धेरै अक्सिजनहरू पाउने गर्छौँ र त्यो हामी अक्सिजनबाट हामी धेरै आँगन स्वास्थ्य रहन सक्छौँ र हामीले रुख बिरुवाहरू फुलेको देखेर हामी आफै नै अब खुसी हुने गर्छौँ र धेरै खुसी पनि लाग्छ आफ्नो आँगनमा यसो रुख बिरुवाहरू धेरै राम्रो प्रकारले बढिरहेको हुर्किरहेको देख्दा हामी धेरै आनन्दित हुने गर्छौँ वरपरको छिमेकी छर छिमेकीहरू आउनेले पनि त्यो रुख बिरुवाहरू देखेर धेरै आनन्दित लिने गर्छ र धेरै खुसी हुने गर्छ र धेरै त्यो रुख बिरुवाबाट हामी स्वास्थ्य पनि रहन सक्छौँ फुलहरू फुलेको देख्दा हामी धेरै खुसी हुन सक्छौँ हुन सक्छौँ त्यो फुलहरू फुलेर हामी धेरै हामीले आनन्द पनि लिन सक्छौँ